नौ जनवरी अठार सय दुई एक्काइस नोभेम्बर अठार सय बाइस दस अक्टोबर अठार सय सन्ताउन अट्ठाइस दिसम्बर अठार सय एकहत्तर पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस